हाम्रो गाउँमा कसैलाई मौरीले तथा किराले टोक्यो भने सर्वप्रथम त म पुत्काको मह लगाइदिने गर्छु अर्को घरेलु उपाय खाने सोडा लगाइदिन्छु अनि जाँड तथा एल्कोहोल लगाइदिने गर्छौँ अनि आइसपेकले सेक्ने गर्छौँ किरा तथा मौरीले छोडेको खिल निकालेर त्यसमा जाँड तथा सोडा पुत्काको मह लगाइदिने गर्छु